यो मलाई खगोलीय घटनाहरू भन्नुपर्दा चाहिँ मलाई चन्द्र ग्रहण र सूर्य ग्रहँ चाहिँण एकदमै मनपर्छ र यो देखेको पनि छु मैले है एकदमै मनपर्छ र धुमकेतु जस्ता उयो चैँ मैले खेदेकोम् छुइँन ऐलेसम्म र चन्द्र ग्रहण र सूर्य ग्रहण चैँ मैले देखेको छु एकदमै राम्रो लाग्छ मलाई